हेलो

हेलो सुन्नुहुँदैछ ए तपाईँ आरुषिको आमा बोल्नुभएको हो ए म आरुषिको स्कुलदेखि बोलेको कि सुन्नुहोस् न हामीले बिस यो बिस तारिक हामीले नानीहरूलाई डेलो घुमाउनु लाने पिक्निकमा लाने भनेर हामीेले उयो गरेको छ कि प्लान गरेको छ अनि चाहिँ त्यसमा चाहिँ अब तपाईँले पर्मिसन दिनुहुन्छ कि हुँदैन हामी तपाईँको नानीलाई लानुसक्छौँ कि सक्दैन स्कुलको अरू नानीहरू पनि छ सबैजना

ए होइन हामीले लानुसक्छौँ है ए हजुर हजुर होइन हामीले उयो के पो एकजनाको चाहिँ पर पर्सन चाहिँ पाँच पाँच सौ हो त्यस्तो उठाउँदै छ नि त हो अनि त्यो पनि तपाईँहरूले पठाइदिनु सक्नुहुन्छ कि हुँदैन त्यही भएर नि सक्नुहुन्छ है त्यसो भए उयो पनि के पो ड्रेसमा पर्दैन हो फेन्सी ड्रेसमै नआउँदाखेरि पनि हुन्छ त्यही दिन पठाइदिनु होस् ल बिस तारिक यही बिस तारिक हामी उयो नि पठाइदिन्छ नि घर घरमै पुऱ्याइराख्छ हो बेलुका चाहिँ ए हुन्छ है त्यसो भए ए हुन्छ थ्याङक्यु बाई बाई